खाना पकाउँदा मैले फलामको कराई माटोको हाँडी प्रेसर कुकर प्रयोग गर्छु र कट्लरीमा काठको पन्यु बटुका चम्ची स्टिलको प्लेट प्रयोग म गर्छु माटोको भाँडामा खाना पकाएको हाम्रो स्वास्थ्यलाई फायदा गर्छ अनि कुकरमा पकाएको खाना मिठो पनि हुन्छ अनि छिटो पाक्ने हुनाले ग्यासको बचत हुन्छ र फलामको कराईमा खाना राम्रै पाक्छ